म चाहिँ अब यही भन्नु चाहन्छु है अब चित्र चित्र बनाउने उसलाई चित्रमा रुचि छ भने नि उसले चाहिँ त्यसकारण चाहिँ उसलाई चाहिँ अब आफ्नो उयेसलाई चाहिँ निरन्तरता प्रयासहरू गरिरहनु पर्छ होइन किनभने भनिन्छ नि अब कोसिस नै सफलताको घरेडी हो है त्यस्तो प्रकारले उसले आफ्नो त्यो आफ्नो क्षेत्रलाई आफ्नो त्यो रुचिलाई एकदमै अघि बढाउनुको लागि उसले प्रयास गरिरहनु गरिरहनु पर्छ चित्र कोरिरहनु पर्छ त्यस्तै खालको यही सल्लाहहरू दिन चाहन्छु